मैले पहिलोपल्ट खाना बनाउँदाखेरि है अलिअलि डडेको थियो नुन पनि कम्ती भएको थियो र धेरै यस्तो भयो र मलाई खाना पकाउनुमा धेरै असुविधा भयो होइन र मेरो एक्सपेरिएन्स अलिक खराब भयो र मैले साथी आफ्नो साथीलाई है फोन गरेको थिएँ र उहाँले मलाई सजेस्ट गर्नुभयो कि खाना पहिलोपल्ट बनाउँदा यस्तै हुन्छ अलिअलि है सुरुआतमा सबैको अलिअलि खा बिग्रिन्छ होइन र उहाँले मेरो साथीले मलाई सजेस्ट गर्नुभयो युट्युबबाट च्यानल युट्युब च्यानलमा पनि खोजेर हामी खाना बनाउन सिक्नसक्छौँ भनेर र मैले त्यही गर्दाखेरि है मैले सिकेँ हेरेँ र धेरै राम्रो लाग्यो र मैले खाना बनाउँदा दोस्रो तेस्रोपल्टमा राम्रो भयो